एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पचास हजार पच्पन्न सय तिस एक लाख दस हजार बिस नौ लाख निनानब्बे हजार नब्बे